म चाहिँ अहिलेको इन्टरनेट जमानामा वाट्सएप र फेसबुक हेर्छु युट्युब पनि हेर्छु र म्यासेन्जर पनि हेर्छु तर यो इन्टरनेट जमानामा चाहिँ अब हामीले उन्नाइस सौ अठासी सतासी सालमा सँगै पढेको स्टुडेन्ट साथीहरू यो फेसबुकले गर्दा चाहिँ सबै मेलमिलाप भइसक्यौ ग्रुपमा आइसक्यौ कसलाई कस्तो छ कसलाई कस्तो छ के गर्दैछौ के खाँदैछौ भनेर साथीहरूले सोद्धाखेरि धेरै खुसी लाग्छ कोहीले भन्छ तिमी त बस्तीको होइन अहिले कालिम्पोङ गएर बसेछौ भन्छ र यो फेसबुक र वाट्सएपले गर्दा चाहिँ छुट्टिएर गइसकेको मित्रहरूलाई पनि सम्पर्कमा ल्याउने काम भयो राम्रो यस्तो दुनियाँ नै बद्लदियो अहिले त सबै नानीहरू बुढापाका आमा आन्टीहरू पनि सबै फेसबुक र वाट्सएपमै हुन्छ फेसबुकले चाहिँ एउटा कति चाहिँ राम्रो ज्ञान पनि दिन्छ दुनियाँमा के हुँदैछ त्यो पनि बताउँछ दुनियाँले के गर्नुपर्छ त्यो पनि बताउँछ र कोही कोही फेसबुकमा चाहिँ फेरि कोही गलत फोटोहरू अपलोड भएर आउँछ त्यो चाहिँ अलिक नारी स्त्रीहरूलाई हेर्नु राम्रो लाग्दैन अब त्यस्तो आउँछ अ अचानाक र पनि अहिलेको जमानामा सबै नै चल्छ चलेको अनुसार त्यत्ति साह्रो मान्छेले फिल गर्दैन आयो गयो त्यो आयो गयो आयो गयोमै भइहाल्छ र पनि फेसबुक र वाट्सएपले चाहिँ हाम्रो छुट्टिएर गएको सँगै पढ्ने साथीहरू बिछोडिएको साथीहरू धेरै वर्ष बाद बिस वर्ष तिस वर्षको फरकमा भेला गर्ने काम चाहिँ एउटा ठुलो राम्रो काम गरेको छ